मैले अहिलेसम्म फेस गरेको चाहिँ अब यो एक्सपिरियन्स चाहिँ अब के छ भन्दाखेरि चाहिँ म कतिखेप अब ब्याङ्कतिर जान्छु होइन अब कतिबेला अब त्यो पासबुकहरू अपडेटहरू गर्नु पर्नेछ अब हाम्रो त धेरै प्रोब्लम हुन्छ अब म त पेसोकको हो त्यहाँदेखि अब ब्रान्च त एकदमै टाढो छ कोही बेला टाढो आउनुपर्छ त्यतिबेला त्यो कामहरू पनि हुँदैन अब के काम भन्दाखेरि चाहिँ अब हामी पासबुकहरू लिएर आउँछ अब अपडेट गर्नुको लागि त्यति बेला अब बारकोडहरू एभलेबल हुँदैन त्यहाँदेखि अब त्यतिबेला अब त्यहाँको स्टाफहरूले पनि अब त्यस्तो ध्यान दिएको जस्तो पनि लाग्दैन त्यहाँदेखि त्यो के हो भन्दाखेरि चाहिँ अरू एक्सिपिरियन्स यस्तै अब